ए मैले यो मिन्त्राबाट अहिले भर्खरै कति दिन पनि भएन मैले कुर्ता मगाएको थिएँ अनि कुर्ता राम्रो आएछ म मन पर्यो मैले लगाएर पनि हेरेँ मजाको लाग्यो अनि फेरि त्यत्रो कमी कम प्राइसमा त्यत्रो कुर्ता पाउनु त अब राम्रै हो अनि डिस्काउन्ट पनि मलाई दिनुभएको थियो अनि थ्याङ्क यू होइन अन्त तपाईँको यो मलाई प्रडक्ट चाहिँ राम्रो मन पर्यो क्वालिटी पनि राम्रो रहेछ धुँदा पनि एउटा रङहरू पनि गएन राम्रो लाग्यो मलाई अन्त म फेरि फेरि पनि मगाउँछु अनि तपाईँहरूले फेरि अर्को अर्डर पनि राम्रो आउँछ होला भनेर भन्छु भनेर म आशा राख्छु अन्त यो मलाई चाहिँ एकदमै मन पर्यो हाम्रो मैले लगाएर पनि मजाले हेरेँ अन्त राम्रो लाग्यो क्वालिटीहरू पनि धेरै धेरै राम्रो नै रहेछ अनि प्राइस चाहिँ सिक्स हन्ड्रेड थियो सिक्स हन्ड्रेडमा ठिकै छ सिक्स हन्ड्रेड अनि त्यति प्राइसमा ठिकै आएको कुर्ता सुरुवाल अनि चुन्नी राम्रो आएछ कलर पनि ब्राइट थियो अनि मजाको अब फेरि पनि म मगाउँछु अब मेरो भाइको बिहा छ त्यति बेला पनि म मगाउँछु त्यति बेला पनि राम्रो आउँछ होला हुन्छ